हाम्रो स्थानीय भाषामा भएको कुनै युट्युब च्यानलहरू त हेरेको छुइनँ तर म स्थानीय टिभी कार्यक्रमहरू चाहिँ हेर्ने गर्छु जस्तै हाम्रो लोकल च्यानलहरूद्वारा प्रसारित गरिन्छ जस्तै हिमाली च्यानल दार्जिलिङ च्यानल डिस टिभी खरसाङ च्यानल आदि अन्य भाषाको मनोरञ्जन कार्यम् कार्यक्रमको बारेमा भन्नुपर्दा पर्दा चाहिँ साउथको मुभी बढी मात्रामा हेर्ने गर्छु